हाम्रो इन्डियाको अफिसियल ल्याङ्गेज भन्नुमा चाहिँ हिन्दी र इङ्ग्लिस हो तर हाम्रो इन्डियामा चाहिँ अब थुप्रो मान्छेहरू बस्छ होइन र थुप्रो स्टेट अब भिन्न भिन्नै स्टेटसँगै उनीहरूको भिन्न भिन्नै ल्याङ्गवेजहरू हुन्छ होइन र अब जस्तै हाम्रो वेस्ट बेङ्गलमा अब हामी अब के भन्छ बेङ्गली ल्याङ्गवेजलाई बेसी प्रायोरिटी दिन्छ होइन तर यहाँनेर थुप्रो थुप्रो थुप्रो अन्य अन्य अर्को रिलिजियन अर्को अब अर्को अर्को अब ट्राइबको मान्छेहरू हुन्छ होइन र यता हाम्रो यहाँनेर वेस्ट बेङ्गलमा अब हिल्सहरूतिर हेर्यो भने हाम्रो यहाँनेर लेप्चाहरू आफ्नो ल्याङ्गवेजमा बोल्छ होइन हाम्रो नेपाली ल्याङ्गवेजहरू बोल्छ होइन र यो नेपाली ल्याङ्गवेजभरिमै हाम्रो अब कतिवटा ल्याङ्गवेजहरू बोल्छ होइन र अब सिक्किममा हेर्यो भने सिक्किममा हामी अब नेपाली हाम्रो अब नेपाली चाहिँ अब नेपाली नै अफिसियल ल्याङ्गवेज भन्दा हुन्छ होइन तर अब त्यहाँ पनि अब त्यसरी नै अरू अरू जातको आफ्नो आफ्नो जातको आफ्नो आफ्नो ल्याङ्गवेजहरू बोल्ने गर्छ जसरी अब अब अरू स्टेटतिर हेर्यो भने अब जस्तो नागाल्यान्डहरूतिर हेर्यो भने उनीहरूको आफ्नै नागा ल्याङ्गवेज बोल्छ होइन त्यहाँ त्यहाँ भित्र पनि अब भित्र भित्र हुनु सक्छ अब अरू अरू ल्याङ्गवेजहरू हुन सक्छ होइन जस्तो अब असममा आसामिज बोल्छ होइन तर हाम्रो इन्डिया अब डल्लै इन्डियाभरिको चाहिँ अब अफिसियल ल्याङ्गवेज चाहिँ के हो भन्दाखेरि अब मेन चाहिँ इङ्ग्लिस र हिन्दी हो होइन र अन्त अब तर अब त्यही त अन्त ठुलो इन्डिया अब ठुलो एउटा ठुलो कन्ट्री हो होइन र त्यहाँनेर चाहिँ थुप्रो स्टेटहरू छ होइन र त्यही लागि आफ्नो आफ्नो स्टेटको आफ्नो आफ्नो अब ल्यङ्गवेजहरू बोल्छ जस्तो अब अब थुप्रो अब स्टेटहरू छ होइन अन्त अब त्यही त अब जस्तो वेस्ट बेङ्गलकोहरूले बेङ्गली बोल्छ होइन त्यसरी नै बिहारहरूको अब बिहारीहरू त्यस्तै अब साउथ इन्डियनहरू भयो तिनीहरूले अब त्यो तेलुगुहरू होइन र आ आफ्नो आफ्नो डिफ्रेन्ट डिफ्रेन्ट ल्याङ्गवेजहरू हुन्छ होइन र अन्त हजुर